हातले बनाइएका कपडाहरू बजारका रेडी मेड कपडाका तुलनामा अधिक खप्ने र टिक्ने किसिमका हुन्छन् र यो अन न्यानो पनि हुने गर्छ र आफूले चाहे जस्तो सि सिलाएर लगाउन पनि सक्ने हुनाले बजारमा रेडी मेड कपडाहरूकै ठुलो बजार भए तापनि मानिसहरू बुनेका अनि सिलाइएका कपडाहरू नै किन्न मन पराउँछन्